हेलो भन्नुहोस् हेलो ए ए हुन्छ आउनुहोस् न भित्रै आउनुहोस् न तपाईँ त धेरै दिन बादमा आउनु भयो नि ए हुन्छ हुन्छ भित्रै आउनुहोस् न सबैजना ठिकै छ जाति नै छ हजुर नानीहरू अहिले पढ्दैछ

कलेज त सक्यो कि अब उतै एमएससीको लागि उता सिक्किममा सिक्किम युनिभर्सिटीमा ट्राई गर्दैछ सानो छोरी अहिले क्लास इलेभेनमा छ पढ्दैछ हजुर हजुर होइन उता सेन्ट जोसेफ कन्भेन्ट पढ्दैछ

हजुर हुन्छ नि म म हेल्प गर्छु

हजुर हजुर मङ्गलधाम र अहिले त्यति टाडो छैन तपाईँको एल्सादाई छ नि एल्सादाईकै छेउमा छ यो तल हाट बजारदेखि अलिक तल जानु पर्छ त्यहाँ एल्सादाई छ त्यो एल्सादाईकै छेउमा छ मङ्गलधाम

पुरानै हो तर त्यो पुरानो भन्दा पनि त्यति पुरानो होइन यो एल्सादाईहरू जति पुरानो त होइन तर त्यहाँ घुम्नको लागि चाहिँ राम्रो जग्गा छ

ए चर्च त त्यहाँनिर थुप्रो छ अहिले मङ्गलधामको अलिकति माथि पनि चर्च छ त्यहाँनिर यो जुन चाहिँ उत्यो चर्च छ एउटा त्यहाँनिर हो त्यहाँदेखि माथि म्याकफार्लेन चर्च छ एसयुएमआईको छेउमा अनि अर्को चर्च यहाँ नौ माइलमा पनि छ चर्चहरू छ अनि एल्सादाई पनि त्यो चर्च नै हो त्यही उएसकै छेउमा छ मङ्गलधामकै छेउमा छ थुप्रो चर्च छ तपाईँहरू कुन कुन चाहिँ चर्च घुम्नु हुने

हजुर सात माइलको माथि छ एउटा यो काली मन्दिरदेखि अलिकति पर जानु पर्छ त्यहाँदेखि ओह्रालो झर्नु पर्छ कि त्यो पुरानो चर्च हो त्यो हजुर हजुर हजुर होइन तपाईँलाई म समय निकालेर म तपाईँलाई घुमाउछु नि त्यो चर्चहरू भयो यो उत्योहरू भयो मङ्गलधामहरू सबै क्या कालिम्पोङमा घुम्न लायक लाउने लाग्ने राम्रो जग्गा पनि त्यही नै हो हजुर राम्रो छ ए हुन्छ हुन्छ नि हुन्छ नि केही छैन हजुर गाडीको लागि त प्रबन्ध भइहाल्छ नि तपाईँको उनीहरूले त्यो उत्यो घुम्नको लागि टुरिष्टहरूको लागि जस्तो नि तपाईँको उनीहरूले उत्यो दिन्छ नि गाडीको त सुर्ता गर्नु पर्दैन भइहाल्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ